मैले मालबजारबाट साडी ल्याएको थिएँ यो साडी कस्तो राम्रो रहेछ सानो बुनु र म भएर ल्याएको हेर बहिनी कस्तो राम्रो लाग्यो मलाई बिहामा जान लगाएको थिएँ क सबले मन परायो बुवाले पनि मन परायो बुहारीहरूले पनि सबले मन परायो समिरले पनि मन परायो मलाई यो साडी कस्तो राम्रो लाग्यो शीतल लाग्यो दामी लाग्यो मलाई त्यो साडी अन्त सब साथीहरूले सब गाउँ घरको साथीले सबले मन परायो अन्त सजिलो लगाउन पनि सजिलो एकदम सफ्ट एकदम राम्रो साडी एकदम यता बुहारीहरू तल उता के अरे हेमा बुहारीलाई मन परायो सबले मन परायो यो साडी आरतीहरूले सबले मन परायो स्वरस्वतीहरूले मन परायो